भाइ महाजनजी तपाईँको दोकानमा नि तपाईँको दोकानमा क्या हिजो मैले अस्तिको दिन हिजो होइन अस्तिको दिन एउटा ज्याकेट किनेको थिएँ तातो खालको रहेछ अनि औधी तातो लाग्यो अब त ठन्डा पनि लाग्नु थाल्यो अनि यस्तो भइसकेपछि घरमा सबैले मनपराए क्या राम्रो तुना भनेर हेर्छन् उता फर्काउँछन् नानीले पनि मनपराई अनि सानो नानी त ज्याकेटभित्र पसेर लुटुपुटु भएर बस्छे क्या अति राम्रो लाग्यो त्यो ज्याकेट अरू पनि कहीँ छन् भने आयो भने हेरेर त्यो फल्ना दाइ आएथ्यो त्यसले र मन पराउँछ भनेर चाहिँ अरू पनि ज्याकेट त्यस्ता खालका जरकेट भन्छौँ हामी चाहिँ यहाँ ज्याकेट भन्ने गऱ्या छ र अरू पनि कहीँ पाइयो भने चाहिँ मज्जाको रङ पनि मनपरेको हामी यस्ता खालका बुढापाकाले लाउने खाल्को चाहिँ राखिदिनुपऱ्यो है महाजनजी कसरी दया गर्नुहोला है